बहिनी अस्ति सारी भनेँ नि तपाईँलाई मैले त्यो सारी त राम्रो लागेन हौ बहिनी हामी मोटो मान्छेलाई त नि अलिक मुजा पनि कम्ती बस्दो रहेछ हो आँचल पनि अलिक छोटो भयो हौ नकिनौँ हौ बहिनी त्यहाँबाट ल अर्कै जग्गाबाट किनौँ मलाई त्यहाँ ठिक लागेन हौ